र अहिले केटाकेटीले खेल्ने खेलहरू भन्नुपर्दा अहिले त त्यस्तो भिन्नता दिन सकिँदैन किनभने अहिले त तपाईँले क्रिकेट हेर्नुहोस् केटाकेटी दुवै खेल्छ फुटबल हेर्नुहोस् केटाकेटी दुवै खेल्छ भलिबल हेर्नुहोस् केटाकेटी दुवैले खेल्छ बोक्सिङ हेर्नुहोस् केटाकेटी दुवैले खेल्छ वेट लिफ्टिङ होस् केटा केटी दुवैले खेल्छ एथ्लेटिक हेर्नुहोस् केटाकेटी दुवैले खेल्छ र पहिलाको कुरा गर्दाखेरि आजभन्दा धेरै तिस चालिस दसक अगाडि हेर्नुपर्दा उहिले नै भाँडाकुटी खेल्थ्यो र भाँडाकुटी खेल्नुको मतलब केटीहरूले खेल्थे रिङगाडी केटाहरूले खेल्थे होइन रिङगाडी केट क्याटिस केटाहरूले खेल्थे अम्मल डम्बल केटीहरूले खेल्थे र अर्को के भन्छ अर्को के भन्ने हो भने तपाईँको ऐँची भन्ने खेल हुन्थ्यो त्यो केटाहरूले खेल्थ्यो लक्कु डाल भन्ने भन्ने खेल्थ्यो त्यो दुवैजनाले केटाकेटी अम्राइट पनि केटै केटीहरूले खेल्थ्यो चुङ्गी केटाहरूले खेल्थ्यो होइन हो त्यसरी धेरै कुराहरू छ